हेलो भाइ ओलाबाट बोल्नु भएको ए भोलिको लागि गाडीको लागि कुरा गर्नु थियो कि मिरिकको लागि भाइ हामी छजना छौँ छजनामा दुइवटा नानीहरू छ दुइवटा ठुलो भयो दुइवटा नानी छ यहाँ सिलगडीदेखि मिरिकसम्मको कति लिनु हुन्छ भाइ

गाडी अब नानीहरू पनि छ अलिकति सुख सुविधाले जानु सकौँ है ठुलै गाडी होस् न नानीहरूले फेरि चक्कर स चक्कर ला लाग्छ नानीहरूलाई तिनीहरूलाई असुविधा हुन्छ होला र सुविधासँगले जा जानुको लागि भाइ तपाईँको कति कति भन्नु हुन्छ अच्छा भोलिको लागि भाइ ब भोलि बिहान सात बजी सात साढे सात भित्रमा चाहिँ जाने यहाँबाट बेलुका वापस आउने हो भाइ हजुर हाम्रो यहाँ देवीडङ्गाबाट भाइ हवस् हुन्छ भाइ